मलाई मनपर्ने माछाहरू मध्ये चाहिँ एउटा भयो रहु कत्ला इलिस मागुर अरू पनि थुप्रैहरू छन् जस्तो अब माछाबाट नै भएको एउटा हुन्छ त्यो सिद्राहरू त्यो पनि मलाई मनपर्छ जो सिद्राको अचार पिसेर खाइन्छ त्यो एकदमै मिठो हुन्छ होइन अन्त त्यसैले मानिसहरूले सामान्य खाना रुचाउँछन् यही माछाहरू रहु कत्ला इलिस मागुरहरू नै हुन्